आफ्नो बारीको उत्पाद गर्नुको लागि हामीले हाम्रो सागसब्जीहरूमा सिमी टमाटरहरूमा हामी गाईको मलहरू हाल्छौँ त्यसमा पानी हाल्छौँ र किनुवा मलहरू भयो दबाई भिटामिनहरू किरा मोर्ने दबाईहरू धेरै प्रकारको दबाईहरू हालेर हामी आफ्नो बाली मजाले फलाउँछौँ